हाम्रो विशेष खानेकुरा चाहिँ सेलरोटी हो त्यसमा चाहिँ चामलको पिठो लाग्छ गुड लाग्छ चिनी लाग्छ होइन अनि दुध हाल्नेले दुध हाल्छ त्यही लागि चाहिँ हाम्रो चाहिँ यही हो कि सेलरोटी चाहिँ बेसीभन्दा बेसी मात्राले हिन्दूहरूले चाहिँ बेसीभन्दा बेसी मात्रामा खान्छ सेलरोटी